संस्कृति भनेको रहन सहन खानपान भेष भूषा अनि परम्परा भनेको परापूर्वदेखि चलिआएको कुरालाई बुझिन्छ र सांस्कृतिक परम्परा भन्नाले पहिलादेखि चलिआएको रहन सहन भेष भूषाहरूलाई बझाउँछ र संस्कृति र वा सांस्कृतिक परम्परालाई शिक्षाले धेरै क्षेत्रमा प्रभावित गरिरहेको छ किनभने कतिपय सांस्कृतिक कुराहरू जुन लोप भइरहेका छन् आजको पिँढीहरूदेखि त्यस कुराहरूलाई पनि शिक्षाद्वारा धेरै कुरोमा सघाउ पुर्याइरहेका छन् जुन कुराहरू हाम्रा बाजे बराजुदेखि चलिआएका थिए ती रीति थितिहरू जुन लोप हुँदै गइरहेका थिए त्यस लोप भइरहेका कुराहरूलाई पनि कतिपय शिक्षित सचेत व्यक्तिहरूद्वारा फेरि पनि अघि ल्याई त्यसलाई सबै सम समक्ष प्रस्तुत गरिने वा सबैलाई साझा गरिने कार्य भइरहेको छ र यस्ता कार्यहरूमा आजकल देखा पर्ने सांस्कृतिक कार्यक्रमहरू जुन लाई लिन सकिन्छ जुन शैक्षिक अनि स्तरमा भएका सचेत व्यक्तिहरूद्वारा नै अगाडि आइरहेको छ यसरी नै यसै कारणले गर्दा शिक्षाले चाहिँ सांस्कृतिक परम्परालाई धेरै कुरामा वा सकरात्मक रूपमा प्रभावित गरिरहेको छ भनेर बुझ्न सकिन्छ